हामी हाम्रा नेपाली हाम्रो नेपाली भाषाले आधुनिक समयमा ठुलो चुनौतीको सामना गर्नुपरेको छ नेपाली भाषाले इङ्ग्लिस भाषा बोल्नेहरू इङ्ग्लिसको शिक्षाले गर्दा अरू भाषाको शिक्षाले गर्दाखेरि नेपाली भाषाले ठुलो चुनौतीको सामना गर्नुपरेको छ हाम्रो नेपाली भाषाको शुद्धता यसरी बिग्रिएको छ कि पाश्चे पश्चिमी भाषाको इङ्ग्लिसकोले गर्दाखेरि नेपाली भाषामा ठुलो असर परेको छ विशेष यसरी नै हाम्रो नेपाली भाषाले मान्यता त पाएको छ भाषाले मान्यता त पाएको छ तर पनि नेपाली भाषा लिएर पढ्ने छात्रहरूको सङ्ख्यामा कमी भएको छ किनभने नेपाली भाषा पढेर जानेहरूले राम्रो नोकरी पाउनुसकेको छैनन् क्षेत्रीक आफ्नै क्षेत्रमा मात्रै पाएको नोकरी पाएकोले गर्दाखेरि नेपाली भाषा लिएर पढ्ने स्टुडेन्टहरू एकदमै कमी भएको यसरी नै भाषाले ठुलो समस्या सामना गर्नुपरेको छ